हाम्रो यो दार्जिलिङ जिल्लामा यस्तो पहिला थिएन अहिले धेरै यस्ता संस्थाहरू खोलिए जहाँ कि पीडितमा परेका बच्चाहरू अनि जसका आमाबाउ छैनन् ति निसन्तान आमाबाउ नभएका टुहुरो नानीहरूलाई पाल्ने त्यो चिल्ड्रेन हाउसहरू बोइज हस्टेलहरू यस्तोहरू यहाँ संस्थाहरूले बोइज गर्ल हस्टेलहरू खोलेका छन् धेरैवटा संस्थाहरू छ एनजिओजहरू छ त्यो संस्थाहरूमा राखेर मसिनो मसिनो यो गभर्नमेन्ट प्राइमेरी एसएसके एमएसके स्कुलहरूमा पढाउन पठाइ रहेका छन् त्यहाँका कर्मचारीहरूले बिचरा जसले चाहिँ उनीहरूलाई पालनपोषण गर्छ त्यस्तो संस्थाहरू धेरैवटा संस्थाहरू छ साथसाथै ओल्ड एज होम बुढाबुढीहरू राख्ने जसका परिवारहरू बेसी भएर घरबाट लखेटिएका छन् तिनीहरूलाई राख्ने संस्थाहरू पनि छ संस्थाहरू सँगसँगै एनजिओहरू धेरै मुसिएर यो संस्थाहरूसँग मिलेर धेरैवटा उद्धार कामहरू गरिरहेका छन्